म खानाको स्वाद बढाउनका लागि आफैले घरमा तयार पारेको मरमसलाहरू प्रयोग गर्दछु कुनै पनि साग सब्जी बनाउँदा त्यसमा अदुवा लसुन मरमसला सबै सिलौटो लोहोरोमा पिसेर तयार पारेर हाल्ने गर्छु सिलौटोमा पिसेको मसलाले सब्जीको स्वादलाई बढाइदिन्छ अनि मलाई जिरा भुटेर पिसेर हालेको सब्जी राम्रो लाग्छ म बजारमा पाउने रेडिमेड मरमसलाहरू प्रयोग गर्दिनँ जिरा धनियाँ गरम मसला कालो मरिजजस्ता मसलाहरूलाई घरमा नै धोएर सुकाएर अलिअलि भुटेर पिसेर राख्ने गर्छु जब पनि म सब्जी बनाउँछु त्यही घरमा पिसेको मरमसलाहरू प्रयोग गर्दछु अनि म बजारमा पाउने घिउभन्दा क्रिम काटेर घरमा नै घिउ पनि बनाउँछु घरमा बनाएको घिउ धेरै राम्रो अनि स्वादिलो हुन्छ जसले गर्दा दाल तथा सब्जीहरूमा तड्का लगाउँदा त्यही घिउको प्रयोग गर्दछु